अब गाउँमा बस्ने मानिसहरूलाई खासमा त्यो पार्टी अर्थात क्लबतिर गएर पनि मनोरञ्जन गर्न पाउँछ त्यहाँ गएर पनि मदिरा खान पाउँछ भन्ने हो भने चाहिँ के हुन्छ अब त्यहाँ जाने चाहिँ पैसा छैन त्यहाँ धेरै खर्च हुन्छ भन्ने एक प्रकारको मानसिकता छ नि त्यो सही पनि हो अनि त्यो कुरा डर त्यसरी राखेको राम्रो पनि मेरै गाउँमा भन्नु भने चाहिँ एक प्रकारको यो खालको अब परम्परा छैन अब खाँदैन होइन मदपानको सेवन गर्दैनन् गर्छन् कत्तिले घरमै गर्छन् कत्तिले त्यहीँ गाउँका साना तिना दोकानतिर गएर गर्छन् कत्तिले लुकेर अब जङ्गलतिर गएर अनि अब त्यसरी गरेको हामीले देख्न पाउछौँ त्यस्तो छ अब